हेलो बैनी तिमी के फ्यामिली फास्टफुडबाट बोलेको हो मलाई एउटा यो उसको म यो अर्डर चाहिएको थियो हो अस्ति मैले भनेको थिएँ नि अझ दुई प्लेट जति मलाई यो चिकन बिरयानी चाहिएको थियो र चिकन मोमो चाहिएको थियो दुई प्लेट जति अरू त्यसको बादमा टाइपो चाहिएको थियो चारवटा जति अँ के रेट चल्दै होला त्यहाँ हो त मलाई उ गरेर पठाइदिनु अस्ति तपाईँले भन्नुभएको थियो नि त क्यारे यसमा एउटा अफर छ भनेर होइन कति के अफर होला तपाईँको र त्यसमा मलाई अलि डिस्काउन्ट गरेर भन्नुहोला कति जति डिस्काउन्ट होला तपाईँको दुई सौ रुपियाँ जति ल हुन्छ मलाई अलिक छिटो गरेर पठाइदिनु होला नि